हेलो ए जङ्गी बहिनी बोल्नु भएको हो ए म चाहिँ प्रज्वल बोलेको कि यता दार्जिलिङबाट ए हजुर म चाहिँ यो ट्रेकिङहरू गरिबस्छु हो अन्त अहिले चाहिँ यो मेरो फालुट र सन्दकपुर जाने प्लान हुँदैथ्यो अन्त के कस्तो बाटोहरू कस्तोहरू छ होला है हजुर हजुर हिँडेरै हजुर अर्को अर्को बाटो पनि छ ए हजुर ए रिम्बिकबाट चाहिँ हिँडेर जानु पऱ्यो है ए हजुर त्यताबाट कस्तो छ होला है बाटोहरू ए

हजुर बिहान कति कतिखेरतिर होला ए हजुर बाटोहरू चाहिँ कता कति के भएर जानुपर्छ होला है हजुर हजुर ए हजुर हजुर हजुर हजुर त्यस्तै त्यस्तै तिन दिनहरूसम्मा गरौँ भनेको नि ट्रेक चाहिँ हजुर ए हजुर हजुर हजुर

ए हजुर हजुर भन्नुहोस् न हजुर

हजुर हजुर हजुर ए अँ हुन्छ हुन्छ हजुर ए हुन्छ हुन्छ धन्यवाद बहिनी हुन्छ